ग्यास सिलेन्डर अहिले पुरै चलिरहेको छ है यो ग्यास सिलेन्डरले गर्दाखेरि हामी एकदमै अल्छी नि भयौँ एकदमै हामीले आगो दाउरा बाल्न छोडिदियौँ र ग्यास सिलेन्डरको चाहिँ मलाई कस्तो ठिक लागेन भन्दाखेरि कोही बेला हामी यस्तो हुन्छौँ ग्यास अन गरेर छोड्दिएका हुन्छौँ कोही बेला त्यसको पाइपहरू जुन फुटेको हुन्छ त्यो ग्यासमा त्यस त्यो कारणले गर्दाखेरि अचानक हाम्रोमा आगलागीहरू हुँदैछ र त्यो एकदम मलाई चाहिँ अलिक ठिक लागेन यो ग्यासको बारेले गर्दाखेरि है र यसमा हाम्रो पाइपहरू फुट्ने गर्छ लिकेज हुन्छ त्यो ग्यासमा कोही बेला त्यसको नराम्रो सेन्टहरू आउँछ त्यो सेन्टले गर्दाखेरि नै हामीलाई असरहरू परिहेछ त्यो चाहिँ यस्तो भइरहेछ र अब किचनहरूमा जस्तो हामी चक्कुहरू राख्छौँ त्यो चक्कुहरू धार लाग्ने छ भने त्यो चक्कुहरूले नानीहरूको हातहरू काटिन्छ त्यसरी त है र यो भयो अनि ग्यास सिलेन्डरले गर्दाखेरि हामीलाई मान्छेलाई एउटा जुन बिहान हामी एक्सर्साइज जस्तो हुन्छौँ जुन प्रकारले चुला छ चुलामा हामीले दाउरा फुकेर गर्दछौँ जुन आगो ताप्नुहरू हामीले पाएनौँ र ग्यास सिलेन्डरमा हामीले त्यस्तो केही पनि पाउँदैनौँ ग्यासमा ग्यासले पकाएको खानामा हामीले एकदमै हाम्रो खानामा पनि हामीलाई असर पार्दैछ जस्तो रोटीहरू हामी पोल्छौँ त्यसमा एकदमै ग्यासको सेन्टहरू टाँस्सिएको जस्तो रोटीले गर्दाखेरि त्यसमा प्रोब्लम हुन्छ हैन त्यो सबै प्रोब्लम्सहरू भइरहेको छ र यो चाहिँ मलाई अलिक ठिक लागेन जस्तो लाग्यो यो सबै है ग्यासले गर्दा र ग्यासमा अब ग्यास सिलेन्डरमा चाहिँ त्यस्तो छ मान्छेलाई त्यसले असर पारिरहेको छ ग्यास सिलेन्डरले चाहिँ दिनदिनै नानीहरूले चलाइदिन्छ कोही बेलामा अब घरमा मान्छे कोही पनि हुँदैन त्यतिखेर नानीहरूले च प्रयोग गरिदियो भने त्यहाँ दुर्घटनाहरू घट्नुसक्छ ग्यास सिलेन्डरको डर एउटा डरको कुराहरू भयो र यसकारणले गर्दाखेरि हामीलाई ग्यासले एकदमै प्रोब्लम भइरहेको त्यहाँ मलाई महसुस भएको छ